हेलो ए दिदी नमस्कार हजुर भन्नु होस् न दिदी कति काम हो हजुर हजुर ए ल्याउनु होस् नै त्यो त भइहाल्छ के के सिलाउनु छ हौ तपाईँको इच्छा भन्नु होस् त हजुर हजुर ए ल्याउनु होस् न त अहिले म एक दुइजना काम गर्ने राखेको छु कि अलिक नभ्याएर लुगा थाक आएको छ यो दसैँले गर्दा हो कस्तो स्टाइलको बनाउनु हुन्छ नयाँ नयाँ स्टाइलहरूको गोल गला भी गला नानीहरूको हजुर ब्लाउसहरू हजुर हजुर हजुर हजुर हजुर कुर्ताहरू हुन्छ पटियाला बनाउनु हुन्छ कि साधारणमा प्लाजो सबै सिलाउँछु त अहिले त्यो काम गर्नेहरूलाई हजुर सबै सिलाउँछु हजुर हजुर ए लिएर आउनु होस् न कहिलेसम्म आउनु हुन्छ ए फुर्सद त अब छैन कि अहिले हजुर थाक लुगा छ दसैँको गाउँबाट थुप्रो थुप्रोले अनि तर तपाईँले ल्याउनु भयो भने म तपाईँको फर्स्ट सिलाई दिहाल्छु नि तपाईँ पुरानो ग्राहक पनि हो पहिला देखिको चिना जाना हामी ए लिएर मात्र आउनु होस् न के के छ थुप्रो सबै एक चोटि लिएर आउनु होस् न भनी राख्नु होस् न त्यहाँ काम गर्नेलाई ज्याला अहिले बुट्टाको त अलि महँगो पर्छ अब तपाईँले कस्तो खाले बुट्टा भन्नु हुन्छ त्यही हेरेर म दाम भन्छु त्यसको चाहिँ कि अनि कुर्ताको त अहिले सुरुवाल मात्र साढे तिन सय अब डबल सिलाउनु पर्यो भने अब तपाईँलाई म मिलाई दिन्छु अरूलाई त अब सात सय आठ सय छ तपाईँलाई पाँच सयसम्म गरिदिन्छु आउनु होस् न लिएर तपाईँ अब पुरानो गाहकी सधैँ गर्ने जामाहरूको जामाहरू छ भने लिएर आउनु होस् हो अन्त स्टाइलहरू हेर्नु होस् स्टाइल अब दामी राम्रो खाले लगायो भने अलिकति दाम पर्छ मेहनत लाग्छ हो अर्को कुरो अलिक सादा लगाउँछु र होइन स्टाइल पर्दैन मलाई भन्यो भने त त्यसको कम्ती भइहाल्छ अब छिटै हुन्छ सिलाउनु पनि अब स्टाइलहरू लगउँदा त्यो के हो बुट्टाहरू बनाउँदा त्यसमा चाहिँ अलिक मेहनत लाग्छ अलिक टाइम पनि लाग्छ एउटै लुगाले धेरै समय खाइहाल्छ हो त्यही भएर अलिकति महँगो हुन्छ अब काम गर्नेलाई दिन पऱ्यो तपाईँलाई म मिलाई दिइहाल्छु नि ल्याउनु होस् न चिन्ता न गरी

हुन्छ कहिले स कहिलेतिर लिएर आउनु हुन्छ कि मलाई कल गर्नु होस् ल कोही बेला म घरमा हुँदिनँ कता कता जानु पर्छ कि हजुर

लाग्छ नि कुर्तीहरूको पनि कि साधारण गरौँ गर्नु भयो भने ठिकै छ कम्ती कम्ती नै लाग्छ अलिक अब तपाईँलाई स्टाइलहरू भन्नु भयो भने चाहिँ अलिकति बेसी लाग्छ म मिलाई दिहाल्छु त्यसमा पनि ए हुन्छ हुन्छ दिदी आउनु होस्